अब आफ्नै भान्साघरमा आफ्नो खुसी हुन्छ मुसा आएर उपद्रो गर्नु त त्यहाँ त पाएन नि त मुसालाई त अब हामी पो बिमार हुँदा दबाई खान्छौँ उसलाई त बिमारै नभई हामी दबाई उपाय पनि गर्न सक्छौँ अर्थात् एउटा त्यसलाई मिसिन राखिदिन सक्छौँ खानाको लोभ देखाएर त्यसलाई सानो खानेकुरा झुण्ड्याइदिएर त्यसलाई पासो थाप्ने भन्ने पनि चलन हाम्रोमा छ है फेरि मुसा होसियार गर् तैँले त्यो फेरि मुसालाई बिरालो भनेको त दैविक घटना भो तँलाई कहिले कहिले काल आएको बेलामा मात्रै पाउँछस् तर मुसा हाम्रो फेरमा परिस् भने तँ मर्छस् नि फेरि अवश्य हो तर कहिले कहिले तैँले लेँड खुवाकोले हामीलाई भुँडी मात्रै ढाडिन्छ अनि तर तर हाम्रो फन्दामा परिस् भने तेरो जिन्दगी ढाडिन्छ तैँले याद गर्नु अनि साङ्ली भन्ने क्या त त्यो अङ्ग्रेजीमा कक्रोच भन्दोरहेस नि कक्रोचलाई चाहिँ याद गर् तैँले पनि त्यो खानेकुरा बिगारिदिएर लुगा काटेर के गरेर तेरो मनपरी चल्दैन अब यहाँ तेरो मनपरी यहाँ चल्नेवाला छैन अब त्यो के भन्छ एउटा लामो बट्टा हुन्छ नि लामो थुतुना भएको बट्टा हो त्यो बट्टाको सानो चुच्चो चाहिँ सालो एउटा मिसिनभित्र हाल्दा छुस्स पारेपछि तेरो काल आउँछ र तैँले फर्केर उत्तानो परेर भट्याकभट्याक गर्दाखेरि तेरो खुट्टाले भइँमा टेक्नु पउँदैनस् तँ त्यत्तिकै स्वर्ग जान्छस् तैँले याद गर्नुपर्ने कुरा हो र याद राख्